अहिलेको युगमा विशेष अब जुन अहिलेको जुन युग चल्दैछ यो यसमा चाहिँ अहिलेको नानीहरूलाई चाहिँ यति साह्रो हाम्रो प्र नानीहरूले चाहिँ आफ्नो संस्कृतिलाई जोगाड गरेर राख्नु सकेको छैन किनभने उनीहरू सानो कुरा सोध्नुहोस् जवाब पनि दिनु सक्दैन के हो यो कुरा ढिकी भन्ने के हो जाँतो भन्ने के हो घरमा चाहिने कुराको नाम के हो त्यो पनि थाह छैन खालि बरु अङग्रेजी अङ्ग्रेजीमा बेसी भर्छ उनीहरूले र कुनै कुराको पनि उनीहरूले विशेष ज्ञान छैन साठी बर्षदेखि उँभोकोलाई चाहिँ छ सस् संस्कृति कसरी जोगाड गर्नुपर्छ भन्ने छ तर त्योभन्दा यतापट्टिको नानीहरूलाई केही थाह छैन र यसको लागि चाहिँ हामीले आमाबाउले पनि नानीहरूलाई एउटा बिहान बेलुका कम से कम पन्ध्र मिनटसम्म हामीले शिक्षा दिन सकिन्छ आफ्नो संस्कृति जोगाउनु आफ्नो भाषा के हो आफ्नो संस्कृति के हो त्यसलाई हेर्नुपऱ्यो त्यस्तै गरेर हाम्रो समाजमा कतिवया संस्थाहरू छ समाजहरू छ समाजमा पनि हप्तामा कम से कम एकपल्ट चाहिँ यस्तो एउटा मिट सानो सानो एउटा जमघट गरेर केटा केटाकेटीलाई यो चिज के हो त्यो चिज के हो के गर्नुपर्छ हाम्रो खानपान के हो हाम्रो लगाउने कुरा के हो हामीले के गर्नुपर्छ अब हाम्रो भाषा के हो हामीले के खानु प हामी नेपालीको खानापिना के हो त्यो सब सिक्नुको लागि प्रत्येक संस्थाहरू ले पनि अगाडि आएर जातीय पोसाकको विषय पनि लिएर अगाडि आएर सबैलाई एकपल्ट शिक्षा दिएको राम्रो लाग्यो